भारतका लोकप्रिय योग गुरुहरू भन्दाखेरि हामी सर्वप्रथम नै कसको नाम लिन्छौँ भने रामदेव बाबा र बालकृष्ण आचार्य जी हुन् र उनीहरूले हामीलाई कसरी प्रेरित गर्छन् भने योगहरूले गर्दाखेरि हामी सन्तुलित रहन सक्छौँ सुस्वास्थ रहन सक्छौँ र सानो सानो नानीदेखि लिएर बुढापाका मानिसहरूले पनि योग गरेर नै फिट रहने बस्ने साधनहरू अपनाउँछन् त्यसले गर्दाखेरि कम्ती मात्रमा नै मानिसहरू बिमारी भएर पनि दबाई नखान सक्ने होस् भनेर उनीहरूले योग सुरु गरेका हुन् त यी अपनाउनु हुनाले चाहिँ हामी सबजना सुस्वास्थ्य रहन सक्छौँ